हेलो नमस्ते दिदी तपाईँसँग एउटा बात मार्नु मन परेको थियो अनि आज म बात गर्दैछु तपाईँ पनि एउटा साडी पुरा लाउनु हुन्छ र मैले तपाईँलाई कल गरेको म अस्ति भर्खर एउटा स्टोरमा गएको थिएँ कि दिदी कस्तो राम्रो साडी मन पऱ्यो मलाई ग्रे कलर र यल्लो कलरको यति राम्रो राम्रो साडी पाउँदो रहेछ त्यहाँनिरी एकदम रिजने नेबल दाममा है मैले एउटा ग्रे कलर एल्लो एउटा यल्लो कलरको साडी एकदमै कम्ती मूल्यमा मैले किनेको थिएँ है त्यो मैले दुइटा फङ्सनमा फङ्सन एटेन्ड गरेँ दुइटा फङ्सनमा लगाएँ अनि लगाएर चाहिँ जब मैले वास गरेँ जब धोएँ त्यो साडीलाई त्यो साडीको रङ पनि गएन फेडेड पनि भएन साडी है एकदमै राम्रो रहेछ त्यो स्टोरमा तपाईँ तपाईँहरू पनि लिनुहुन्छ भने चाहिँ त्यो स्टोरमा गएर साडी लिनुहोस् किनभने एकदमै कम्ती मूल्यमा पाउने रहेछ त्यो स्टोरमा है अनि मलाई चाहिँ एकदमै मनपऱ्यो तपाईँहरूलाई पनि म त्यो साडी देखाउँछु पनि कुनै दिन भेट हुदाँखेरि अनि यो खबर दिनुको लागि चाहिँ मैले तपाईँलाई कल गरेको है जानुहुन्छ भने मसँग तपाईँले जोगाजोग गरेर गर्नुहोस् म तपाईँलाई त्यो स्टोर देखाइदिन्छु तपाईँहरू त्यहाँनिर गएर किन्नु सक्नुहुनेछ एकदमै रिजनेबल दाममा धन्यवाद